पहिला त नेपाल मेरो माइत त त्यहाँदेखि इलाम सिमसाराको मेरो हसबेन्ड चाहिँ थियो हो र अब हसबेन्डसँग चाहिँ फेरी भोटान छोडेर यता इन्डिया आयौँ इन्डिया आएर सत्ताइस माइल भन्नेतिर कोइला पोल्यौँ चोइली काटथ्यौँ कोइला बोरामा भरेर कोइलाको बोरा धुलाई गर्थ्यौँ चार आना पाउँथे त्यतिखेर हो र कोइला पनि टिपथ्यौँ त्यहाँदेखि अहिले चाहिँ अब जङ्गल जङ्गल बस्न छोडेर गाउँ बस्तीतिरै पसेर अहिले चाहिँ बस्दै छौँ हो र अब हुन त अब मेरो हसबेन्ड त खस्नुभयो छैन नै र अब छोरा छोरा छैनन् छोरीहरूसँग बसेका छौँ छोरीको घरमा हो छोरा छैन पछि अब छोरीकै घरमा बस्नु पर्दोरहेछ जिन्दगी बाचुन्जेल र अब त्यस्तो त्यस्तो दु ख छ के गर्नु